हेलो हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँलाई चाहिँ हजुर हो त तपाईँलाई चाहिँ के जान्नु छ भन्नुहोस् न अलिकति त्यो चाहिँ अब यस्तो हो कि अब दार्जिलिङमा अब त्यति राम्रो हेल्थको लागि त फेसिलिटीजहरू त छैन हुन त अब ठुलो ठुलो हस्पिटलहरू पनि छ हेल्थ सेन्टरहरू पनि छ तर अब हुन्छ नि गाउँबस्तीमा अब अलिकति मान्छेलाई केही भयो भने अब हामीले टाढै सहरतिरै लानुपर्ने हुन्छ हाम्रो या हस्पिटलमा त्यति बेसी फेसिलिटी हुँदैन आब हस्पिटलमा लग्यो भने अलिकति भयो अलिकति अब दबाईसबाई दिएर हुन्छ भनेर उयो गर्छ तर अब त्यो कहिले ठिक पनि हुँदैन त्यसै कारणले अब सबै अब यहाँबाट सबै अब सहरतिर नै पठाइने गरिन्छ अब जस जसले सक्छन् उनीहरूले त सहरतिर लिएर जान्छन् तर अब जस जसले सक्दैनन् उहाँहरूले त अब त्यही हेल्थ सेन्टरमा भयो कि दार्जिलिङ डिस्ट्रिक्ट हस्पिटलमा भयो कि त्यहीनिर अब ट्रिटमेन्ट गराउँछन् तर अब त्यही हो अब राम्रो तरिकाले उहाँहरूको ट्रिटमेन्ट त हुँदैन त्यहाँनिर अन्त अब त्यो हटाउन लागि त अब त्यही हुनुपर्यो नि है दार्जिलिङमा पनि एउटा राम्रो हस्पिटल हुनुपर्यो दार्जिलिङका मानिसहरूलाई सुविधाको लागि त्यहाँदेखि उहाँहरूलाई यति टाढो नआउनु परोस् भन्ने म चाहिँ मलाईचाहिँ त्यस्तो लाग्छ अब त्यो चाहिँ फेसिलिटी त्यहाँ दिनुपर्ने थियो अब अलिकति गाउँ घरमा काम गर्दा गर्दा मान्छेहरूलाई साँपले टोक्यो भने पनि अब त्यो मान्छे साँपले टोकेर त्यहीँ नै मर्छ हो अब त्योचाहिँ राम्रो अब हस्पिटल भएको भए त अब त्यो हस्पिटलमा गएर ट्रिटमेन्ट गराएर उहाँहरूले अब आफ्नो जीवन पनि त पाउन सक्छ नि होइन तर अब त्यो ट्रिटमेन्ट नभएको कारणले अब मान्छेहरू अब साँपले टोक्यो भन्दा त मान्छेहरू त्यहीनेरि अब मान्छे डराएर उयो भइहाल्छ हस्पिटल लाँदा लाँदै मान्छे अब त्यो मरिहाल्छ हो अब हजुर त्यस्तो त लाग्छ नि अब अब हामी यहाँ गाउँ दार्जिलिङ सहरमा बसेर अब दार्जिलिङको मानिसहरूलाई यहाँबाट टाढा नजानु परोस् जस्तो लाग्छ नि अब हामीलाई त हो तर अब यहाँनिर अब त्यस्तो राम्रो ट्रिटमेन्ट छैन अब यहाँबाट सबै मान्छेलाई अब हामी हामी पनि हामी पनि अब यहाँको मान्छेहरूलाई बाहिर नै जानु भनेरै भन्छौँ किनभने ट्रिटमेन्ट राम्रो छैन ट्रिटमेन्ट राम्रो नभए पछि त मान्छेको पैसा मात्रै जान्छ हो दबाई किनेर खानु पर्यो दबाई खाँदा खाँदा अब पैसा सकिन्छ ट्रिटमेन्ट राम्रो हुँदैन

हुन्छ हुन्छ